हाम्रो यो अलिपुर जिल्ला हो यो गर्मीको जग्गा छ हाम्रो यहाँ अहिले पुरा यहाँ हरियोपरियो भनेको त अब के भने अब रुखपातहरू पनि सबै सुकेर मरेर गइसक्यो रुखपात भएदेखि त गरममा हुन्थ्यो अहिले सबै रुखपातहरू पानी नभएर खोलानालाहरू सबै सुकेर गइसक्यो खोलानाला सुकेकोले गरेर रुखपातहरू पनि सबै मरेर गइसक्यो बगानहरूतिर चिया गाछहरू सबै नै मरिसक्यो चियाको गाछहरू बचाउनुको लागि मेसिनबाट पानी पेलेर बचाइरहेको छ लगाइरहेको छ पानीहरू अझ यहाँ खोलानाला पनि सबै सुकिरहेको छ हामीहरूलाई यहाँ पानी त कति कष्ट हुन्छ अहिले सबै मेसिनले नै पेलेर पानी पनि मोटरहरू बसाएर त्यही पानीहरू नै पिउनु परिरहेको छ अन्त खोलानाला नभएकोले गरेर पानीहरूको बहुत बिजोग छ रुखपातहरू सबै सुकेर गइरहेको छ अगाडि यत्ति साह्रो यहाँ गरम न हुन्थ्यो अहिले पुरा गरम त्यही रुखपातहरू नभएको मरेकोले गरेर गरम पुरा हुन्छ यहाँ घामले गरेर कामहरू पनि गर्नु जानु सकिँदैन बगानमा साह्रै गरम हुन्छ र गरमले गरेर मुस्किल पर्छ छायाहरूमा बस्नुलाई पनि रुखपात नभएकोले गरेर शीतल पाइँदैन तर पनि अब त्यस्तै मुस्किलले नै गर्नु परिन्छ गर्नु गरिरहेको छौँ साह्रै मुस्किल छ हाम्रो यो उयोमा बङ्गालमा यो जग्गामा हाम्रो राइमटाङ जस्तो जग्गामा बिजोकै छ त्यत्तिकै नै चलिरहेको छ अगाडि जत्ति रुखपात थियो सबैतिर हरियोपरियो थियो जङ्गलहरू थियो हरियाली थियो हरियाली हरियाली थियो त्यति बेला त्यत्ति गरमहरू न हुन्थ्यो गरमको महसुस न हुन्थ्यो अहिले पानीहरू नभएकोले गरेर खोलानालाहरू नभएकोले गरेर पुरा गरम हुन्छ त्यही भएर रुखपातहरू न को मरेर गइरहेको छ त्यस्तै भइरहेको छ